हल्लो

बसिरहेको छु नि हौ अहिले काम कुरोहरू केही पाइएन केही कतै केही छैन पैसा कमाउनु सकिएन कता जानु के गर्नु कहाँ जानु डेल्हीतिर कि सिङ्गापुर जाने हौ अब सिङ्गापुरतिर जानुपर्छ होला हौ सिङ्गापुरतिर अलिक धेरै पैसा पाउँछ नि त्यता अँ बनाउनुपर्छ अब यसो काम कुरोहरू रोजगारीहरू गरेर पनि बनाउनुपर्छ नि भिसा अनि त अब पहिला दिल्ली कोलकातातिर गएर पैसा कमाएर भिसा बनाएर जानुपर्छ नि हौ टाइम लाग्छ नि अब अँ अँ घरमा बसेर काम पाइएन त केही पैसा कमाउने बाटो भएन त त्यसोभए कलकत्ता जाऊँ ल अब हो ट्रेनमा जानुपर्छ नि हौ आ टिकेट भइहाल्छ नि ल ल ल त्यसै गरौँ होला हौ ल ल अब दस बाह्र तारिक भइगयो अब पन् बिस पन्ध्र बिस तारिकतिर जानुपर्छ टिकेट काट्नु जाइहाल्नुपर्छ अब अँ

राखेँ ल ल अँ